म चाहिँ सिलाइबुनाइमा एकदमै राम्रो हुनाले गर्दा म एक बाहिर गएर सिलाइबुनाइको कुराहरू सिकाउँछु एकदम धेरै धेरै मेरो बिजनेस जाँदैछ माथि अनि म फाइदा भयो त्यहीँ सिकाउने छु अनि जस जसले जस्तो कि हाम्रो महिलाहरूले जसले जसले पढेको छैन पढालेखा छैन उनीहरूलाई चाहिँ म गएर पनि सिकाउने छु अनि कम्ती भन्द पनि कम्ती पैसामा सिकाउने छु